बाहिरतिर यसो घुम्नु गएको समयमा चाहिँ तपाईँको होटलतिर खुवाइ हुन्छ है ढाबातिर खुवाइ हुन्छ अनि होटलमा चाहिँ मेक्सिमम चाहिँ मलाई चाहिँ तपाईँको खानेकुराको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँको यो होटलमा पाइने तपाईँको यो साउथ इन्डियन खाना साह्रो मनपर्छ मलाई किनभनेदेखि पहिला एकपल्ट म बेङ्गलोर ग गएको थिएँ बेङ्गलोरमा कुनै समय म थिएँ अनि त्यो समयमा चाहिँ अब त्यहाँ चाहिँ साउथको खाना खाने बानी भएको कारणले गर्दा चाहिँ त्यहाँको अब साउथको खाना चाहिँ मनपर्छ मलाई जस्तो तपाईँको इडली भइगयो डोसाहरू भइगयो अनि यो ढाबामा चाहिँ मलाई तपाईँको यो नानहरू खान साह्रो मनपर्छ किन भन्दाखेरि अब हामी चाहिँ प्रायःजस्तो घ घरमा चाहिँ नानहरू पकाएर खाने चलन छैन प्रायःजस्तो भात खान्छौँ अनि भात न ख नखाएको समयमा चाहिँ रोटी खान्छौँ हामी अनि न नानहरू त बनाउने च चलन छैन त्यही कारणले अब घरमा जस्तो प्रकारको खानेकुरो पाक्छ त्यो त प्रायः हामीले घरमा नै खाइहाल्छौँ अनि पाखातिर घुम्नु जा जाँदाखेरि जस्तै होटलहरूमा साउथ इन्डियन खानाहरू पाउँछ भने चाहिँ त्यो साउथ इन्डियन खानाहरू खान मनपर्छ अनि ढाबाहरूमा चाहिँ तपाईँको यो नानहरू खानु मनपर्छ मलाई यो अझै यो नान त सुक्का पनि पाइहाल्छ तपाईँले सिधै खाँदा पनि सुक्का पनि भइगयो अनि बटर नान पनि भन्छ नान त नान नै हो तर त्यसमा चाहिँ बटर घिउहरू हालेर चाहिँ उहाँहरूले सर्भ गर्नुहुन्छ अनि यो चाहिँ मलाई यो ढाबामै चाहिँ नान अनि तपाईँको होटलहरूमा चाहिँ साउथ इन्डियन खाना पायो भने त इडली डोसा साह्रै मनपर्छ मलाई